अँ भाइ तपाईँको त्यो दोकानबाट हिजो मैले एउटा टी सर्ट र एउटा पेन्ट लोगेको थिएँ नि त्यो चाहिँ पुरा मन पऱ्यो हो एकदमै दामी रहेछ क्वालिटी पनि मजाको रहेछ हो एकदम कम्ती दाममा मैले अब मजाको लुगा पाएँ हो अन्त मैले मेरो साथीहरूलाई पनि भनेको थिएँ कहाँबाट किनेको भन्दै थियो यस्तो यस्तो दोकानबाट किनेको अँ दामी रहेछ त भन्नु हुँदैथियो हो अन्त मेरो घरमा पनि एकदमै मन परायो हो तपाईँको धेरै राम्रो छ भन्नु हुँदै थियो